मलाई गाउन मनपर्ने सङ्गीतको विधा चाहिँ मलाई पुरानो गीतहरू नै मनपर्छ है पुरानो गीतहरू नै मनपर्छ जस्तै नयाँ गीतमा चाहिँ धेरै नै बाजागाजाहरू को आवाजहरू धेरै भएको हुन्छ त्यसले गर्दा शब्द उच्चारणहरू शब्दले के भन्न खोजेको छ त्यसलाई बुझेको हुँदैन साह्रो बेसी बाजागाजाको आवाजहरू मात्रै आएको हुन्छ है त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ पुरानो गीतहरू नै मलाई एकदमै मनपर्ने गर्छ मनपर्छ अनि म गाउँदाखेरि पनि म बेसी छिट्टो छिट्टो त्यो फास्ट एकदमै त्यस्तोहरू पनि म गाउ गाउनु मन लाग्दैन मलाई मलाई एकदमै मन्द मन्द स्वरमा भएको गीतहरू गाउन मन लाग्छ जस्तै भयो मलाई मनिला सोताङ नेपाली गीतहरू गाउँछु म प्रायः नै मनिला सोताङको मनपर्छ सुकमित गुरुङको मनपर्छ मलाई अनि सुबानी मोक्तानको गीतहरू मनपर्छ मलाई त्यस्तो प्रकारको मलाई गीतहरू मनपर्छ पुरानो नै गीतहरू मनपर्छ र आधुनिकमा पनि गीत आएर एकदमै राम्रो राम्रो गीतहरू हुन्छ त्यो पनि म गाउने गर्छु अनि अनि पुरानो गीत चाहिँ मलाई किन मनपर्छ भन्दाखेरि चाहिँ त्यसमा चाहिँ एउटा मा मानिसले मानिसलाई छुने मनलाई छुने एकदमै बुझ्ने खालके हुन्छ है शब्दहरू बुझ्ने खालके त्यसले त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई त्यसरी नै पुरानो एकदमै पुरानो पनि नभएर ठिकैको सब मनपर्छ मलाई अनि त्यसमा चाहिँ सबै कुरा नै मिलेको जस्तो लाग्छ मलाई चाहिँ अनि जो चाहिँ नयाँमा चाहिँ मलाई अहिलेको जुन जुन चाहिँ बेसी नै ऱ्यापहरू त्यस्तोहरू चाहिँ मलाई मनपर्दैन केही पनि त्यो आवाजले बाजागाजाले गर्दाखेरि केही पनि सुन्दैन शब्द शब्दहरूले के भन्न चाहेको छ त्यो नै सुन्दैन त्यसै कारणले मलाई पुराने गीतहरू नै मनपर्छ हिन्दी होस् या नेपाली होस् मलाई पुरानै गीतहरू मनपर्छ तर अब प्रायःजस्तो चाहिँ नेपाली गीत नै पुरानो गीत नै मलाई मनपर्ने गर्छ त्यसैले म पुरानो गीतलाई नै प्राथमिकता दिने गर्छु